मलाई उत्तर भारतमा बसेर होला उत्तर भारतकै खानाहरू बनाउनु मनपर्छ अब यहाँनिर पाउने अर्ग्यानिक सब्जीहरू जस्तै भयो सागहरू साग मजाले भुटेर बनाउनु हो साग भयो अन्त मिक्स भेज जस्तै कि अब यो यहाँ पाउने मुन्टा इस्कुसको मुन्टा कचिँडा अन्त टमाटर हालेर बनाउनु मनपर्छ हो ती सिस्नोहरू पनि सिस्नो सिस्नोको झोल कस्तो मिठो हुन्छ सिस्नोको झोल हो गुन्द्रुकको अचार गुन्द्रुकको झोल निम् अचारहरू पनि हाल्नु मनपर्छ मलाई मुलाको अचारहरू हालिरहेको छु मुलाको अचार यो मटरको अचार हो अनि न्युट्रेलाहरूको अचार मोमो पराठाहरू बनाउनु मनपर्छ